शिक्षित हुनुले जीवनमा धेरै धेरै मदद हुन्छ किनभने आफूमा शिक्षा छ भने हामी धेरै कुरामा अगि बड्न सक्छौँ धेरै कुरा हामी गर्न सक्छौँ आफूमा शिक्षा छ भने हामी जुनै काम पनि जहीँ गएर पनि हामी गर्न सक्छौँ कुनै कुरामा अभाव हुँदैन शिक्षित छ भने कुनै कुरोमा हामी पछि हट्नु पर्दैन हामी जे पनि हाम्रो आफ्नोमा शिक्षा छ भने हामी जे पनि गर्न सक्छौँ कुनै कुरोमा हामी पछि हट्न पर्ने छैन आफूमा शिक्षा छ भने शिक्षा छ भने हामी कुनै कुरा गर्नको निम्ति पछि हट्नु पर्दैन हामी हरेक कुरा गर्न सक्छौँ जे पनि आफूमा शिक्षा छ भने हामी जहीँ कहीँ गएर कुनै चिजबिजमा पनि हामी डराउनु पर्ने कुरा हुँदैन